मलाई मनपर्ने खाना मलाई खिर बनाउन धेरै मनपर्छ किनभने खिर खानुमा पनि त्यत्ति नै स्वादिष्ट हुन्छ यसरी नै मलाई बनाउन पनि धेरै मनपर्छ आफ्नो प्रकारले आफूले म आफूले सबै कुरा हालेर मिठो पारेर बनाउँदा खिर यसै त मिठो हुन्छ अझै मिठो पारेर बनाउनु मलाई धेरै मनपर्छ